ए हेलो साथी औ त्यो सर्ट त त्यति राम्रो लागेन मैले पात्लो छ भनेको थिएँ साथीलाई तर त्यो सर्ट त धुँदाधुँदै एकपट्टि पुरै च्याङ्लो पनि भयो अन्त रङ पनि उड्यो अन्त साथी त्यो सर्ट नकिन है त्यति राम्रो लागेन